हेलो दाजु भोलि मलाई एउटा गाडी चाहिएको छ सिन्डिकेटको भए पनि अब उयसको भए पनि राम्रो खालको एसी भएको अन्तखेरि भोलि हामी मिरिकहरू यता साउरेनीहरू अन्त त्यसै दुधेहरू भएर घुमेर जाऊँ भनेको फ्यामिली ट्रिप छ गाडी राम्रो भनिदिनु होस् अन्त हामी सबैजना फ्यामिली नै जाने अन्त त्यहाँ चाहिँ मनाउने अलिकति ट्रिपहरू मनाउने भनेर जाऊँ भनेको यसो गाडीहरू छ भने भनिदिनु होस् दाजु अन्तखेरि त्यही त यहाँ रमाइलो गरौँ भनेर यसो छुट्टीमा अब दसैँको छुट्टीहरू आयो दसैँको छुट्टीम यसो घुमघाम गरौँ भनेको यसो गाडी चाहिँ राम्रो भनिदिनु होस् है हामीलाई अन्त नाम भोलि हामी जाँदैछौँ दस बजेतिर अन्त अब दस बजे छिटोभन्दा छिटो गरिदिनु होस् राम्रो खाले गाडी हेरिदिनु होस् है तर एसीहरू भएको हामी जाँदैछौँ भने ट्रिप सबै घुमेर नानीको अब छुट्टीहरू भयो सबै घुम्नु ओर्नु गरौँ भनेको दाजु अन्त तपाईँले छिटोभन्दा छिटो हामीलाई भनिदिनु होस् है